बेसी जस्तो चाहिँ म मासु बनाउँदाखेरि पहिला अदुवा लसुन छिल्छु र ग्रिन्ड ग्रिन्ड गरेपछि तेल लगाउँछु त्यसमा तेल लगाएपछि प्याज धेरै काट्ने गर्छु त्यहाँ त्यसपछि त्यो अदुवा र लसुन हल्लाएर हालेर खर्याएपछि रातो रातो भएपछि त्यसमा प्याज हालिदिन्छु प्याज हालेपछि त्यसलाई धेरै बेर चलाएर रातो बनाउँछु रातो भएपछि चाहिँ त्यसमा फेरि म टमाटर काटेर हालिदिन्छु लगाइदिन्छु त्यहाँदेखि टमाटर पनि भुट्छु भुट्छु भुट्छु तेलमा मात्रै त्यहाँदेखि त्यो लतक्क पाकेपछि चाहिँ त्यसमा म मासु लगाउँछु चिकन जुनै पनि मासु होस् लगाउँछु त्यहाँदेखि त्यसलाई फेरि म भुट्छु छोप्दै भुट्दै गरिबस्छु चलाउँदै भुटिबस्छु त्यहाँदेखि त्यो मासु रातो भएपछि हल्का पानी लगाइदिन्छु तातो पानी त्यसमाथि त्यो हल्का पानी लगाएपछि त्यो फेरि सुक्छ त्यसलाई कम्ती मात्रामा कराहीमा डढाउँछु म टाल्लिने गरी त्यहाँदेखि फैलाई त्यसलाई हल्कासँगले खुर्केर फेरि चलाएर छोपिदिन्छु छोपेपछि फेरि त्यसलाई म हल्कासँगले फेरि पानी हाल्छु त्यसरी हल्का हल्का पानी लगाउँदै चलाउँदै पानी लगाउँदै चलाउँदै गरेर पानी चाहिँ बेसी नलगाइकिन कम्ती मात्रामा लगाएर कम्ती डढाउँदै पकाएको सब्जी चाहिँ मलाई धेरै मिठो लाग्छ त्यसमा म जिरा हाल्छु गरम मसला हार्छु मिट मसला हाल्छु अनि तेजपत्ता हाल्छु त्यस सिन्कौलीको अब पत्ता छ भने सिन्कौलीको पत्ता पनि हाल्छु त्यसलाई म अनि प्याजको पत्ता छ भने प्याजको पत्ता पनि हालेर त्यसलाई छोपेर धेरै बेर पन्ध्र बिस मिनट त्यति हालिसकेर पनि पन्ध्र बिस मिनट पकाएर फेरि चलाउँछु त्यसरी पकाउँदाखेरि चाहिँ खानी आ खाना स्वादिष्ट हुन्छ जस्तो लाग्छ मलाई सबैले मनपराउँछ त्यसरी पकाएको खाना हाम्रो घरको फ्यामिलीले चाहिँ अरूलाई चाहिँ कस्तो लाग्छ हाम्रो घरको फ्यामिलीले धेरै नै मनपराउँछ त्यसरी पकाएको खाना